हामी चाहिँ हिन्दू हौँ त्यही कारण त्यसैले गर्दा हामी चाहिँ अब हिन्दू धर्मसँग सम्बन्धित भएकोले गर्दा पुजा पाठ सबै बिहान बेलुकाकै सबै विशेष गरी चाहिँ सिर्डी साईमा विश्वास राख्छौँ त्यसले गर्दा सिर्डी साईकै पुजा गर्छोँ भजन गर्छौँ र गीतहरू पनि सिर्डी साईकै भजनहरू पनि सबै सुन्ने हुँदाखेरि चाहिँ मलाई मन पर्ने भजन चाहिँ साई हमारे हम साईका त्यो भजन चाहिँ मन पर्छ अरू पनि थुप्रै भजनहरू छन् तर अब मलाई खास मन पर्ने चाहिँ यही भजन हो